तेलुगू इङ्ग्लिस आसामी हिन्दी छत्तिसगढी कोंकणी गुजराती हरयाणबी उर्दू मलायालम कन्नड मराठी मणिपुर उडिया पन्जाबी मिजो नेपाली तमिल बङ्गाली हाम्रो देशमा धेरै भाषा भए पनि आफ्नो आफ्नो राज्यको भाषालाई सम्मान गरिरहेका छौँ र कुनै पनि राज्यको भाषालाई कुनै पनि अब दखलन्दाजी दिएका छैनौँ